भारतमा धेरै व्यापारी उद्योगपति र नेताहरू छन् जसले प्रविधि शिक्षा मनोरञ्जन व्यापार यातायात जस्ता क्षेत्रहरूमा भारतलाई धेरै तरिकाले परिवर्तन गरेका छन् भारतमा विश्वमा नै ख्यातिप्राप्त गरेका व्यापारी र उद्योगपतिहरू मुकेस अम्बानी अनिल अम्बानी आनन्द महेन्द्र जस्ता मानिसहरू छन् जसलाई म पनि चिन्छु अनि राजनैतिक क्षेत्रमा भन्नु हो भने हाम्रो प्रधान मन्त्री नरेन्द्र दामोदर दास मोदी हुनुहुन्छ जो विश्वमा नै प्रसिद्ध हुनुहुन्छ ती बाहेक रतन टाटा जस्ता उद्योपति समास सेवी र राष्ट्रीय प्रेमी पनि छन् जसले भारतलाई रक्षा वाणिज्य शिक्षा अनि अन्तरिक्ष विज्ञानमा भारत देशलाई अगाडि बढाउनु धेरै ठुलो भूमिका निभाएका छन् मुकेस अम्बानीको रिलायन्स र जिओले त झन् भारतमा इन्टरनेट सबैभन्दा सस्तो दरले उपलब्द गराएर जसको कारण आज हाम्रो देशको प्रत्येक मानिसहरूले नै इन्टरनेट सेवा लिने गर्छन्